हेलो

मेरो त एकदमै राम्रो छ हो भाइ घाम त आज त लागिरहेको छ हिजो अलिक धुम्म धुम्म भएर चिसो चिसो पनि थियो हो अलिकति तल फाडफुड गरेर यसो कोपी लगाउनु पर्ने के भन्नुहुन्छ तपाईँ त्यहाँ गएर हेर्नु भएको छैन कम्ती गहिरो छ त त्यहाँ अहिले त्यहाँ अब कोपीको तयारी छ भाइ अब कोपी रायो साग मुला धनियाँ इत्यादि यस्तो प्याज लसुन लसुनहरू मेन चाहिँ प्याज त अहिले अलिक भएको छैन टाइम भएको छैन हो सागको बिउ रोप्ने बेला भर्खर भर्खर हुनु आँट्यो भाइ

हजुर अरे आउनुहोस् न त बाढेर रोपौँ तपाईँकोमा भए मलाई मेरोमा भए तपाईँलाई भइहाल्छ

सिमीको भन्नुभएको है ए सिमीको मोटामोटी अहिले त रोपिसक्यौँ हामीले हो उम्रिसकेको छ फर्स्ट गोडाइ त्यो हुन आँट्यो त्यलाई फर्स्ट गोडाइ गर्नु छ अनि बोडी चाहिँ हाम्रो मोटामोटी टिप्ने अन्तिम चरणमा छ अब टिप्दैछौँ फटाफट अलिअलि त्यही त भाइ अहिले हर चिजमा नै किरा लाग्छ हो के केबाट जोगाउनु अब घुनपुतलि इत्यादिमा आलुमा लाग्यो यसपालि मैले आलुबाट थाहा पाएँ आलु अलिकति खानु भनेर राखेको त घुनले झन्नै उचाल्नु नसकेको बोरामा थियो यसो उचाल्दा त दस किलो पनि राम्रो थिएन सबै घुनै घुन लागेर त सबै खाइसकेको थियो आलुमा पनि लागेको घुन अपुइ खोइ के भन्नु खोइ सबै किरै करा किरै किरा जेमा पनि किरा हन खोर्सानीमा किरा लु डल्ले खोर्सानी सबै किरा छ पानी बेसी भएर होला हजुर हजुर अब लप्सी यतिखेर पाक्ने बेला होइन लप्सीमा पनि किरा परेर हो हाम्रो अब हर कुरोमा अहिले किरा छ सबै त्यसलाई अब किरादेखि बचाएर साह्रो छ नि भाइ खेती गर्नु पनि सजिलो छैन हजुर भाउ बेच्दा राम्रो छैन हो घरमा ल्याएर तयार पारेको पनि लानेले व्यापारीले डङ्ङ डङ्ङ ठगेर लगिदिन्छ चाहे जस्तो मूल्य पाउँदैन ठिकै ठुकै अब गुजारा चलिरहेको छ अब त्यस्तो सहुलियतहरू राम्रो पाउँदैन हामीले हो सबै किनेको भरमा दियो बिउ बिजनदेखि लिएर दबाइपानी इत्यादि सबै किन्नुपर्छ हामीले सिर्फ गाईको मल मात्रै किन्नु पर्दैन अन्त एउटा गाई त पाल्नै पर्छ आउनुहोस् न आउनुहोस् एकदम एकदम एकदम बाँडेर रोपौँ न हुन्छ हुन्छ हुन्छ हुन्छ